हेलो सुन्नु हुँदैछ दार्जिलिङ होटलबाट बोल्नु भएको ए म तपाईँहरूको गेस्ट हो कि अब म एक दुई दिन बाद आउँछु होला कि तपाईँहरूको होटलमा चाहिँ अब नयाँ डिसेसहरू के छ हौ खाने कुराहरू ए चिकन चाउमिन मेरो फेभरेट अन्त अरू चिकन चाउमिन चाहिँ अब क्याप्सिकमहरू मनपर्दैन ए भन्दा पनि ए म म भोलि आउँछु नि भोलि एघार बजीतिर आउँछु

के हुन्छ कसरी प्लेट हौ चाउमिनहरू हजुर ए त्यो सब्जीसित खाने छुर्पीहरू छ कि छैन हौ

ए के भन्छ हजुर हुन्छ के भन्छ तपाईँहरूकोमा खालि चिकनको मात्रै पाउँछ कि अरू कुनै छ

ए मलाई चिकन र गोरुको चाहिएको थियो

हुन्छ के भन्छ यता यता साह्रै गरम भयो यता म सिलगढीबाट बोल्नु भएको यता अन्त अरू राम्रो खाने कुराहरू के छ हौ तपईँहरूको होटलमा के भन्छ अब म उता दार्जिलिङमा चाहिँ एक दुई दिन बस्ने गरी आउँ भनेको राम्रो रुमहरू कतिपर्छ त्योहरूसँग हुन्छ साह्रै गरम भयो हो अन्त अलिक राम्रो रुम हेरेको ए म यो ज्यादा भन्छु ए हुन्छ हुन्छ हुन्छ हुन्छ ए हुन्छ म कल गरिदिन्छु नि ल म एघार तारिक आउँछु